म चाहिँ त्यस्तो भाष भाषा साहित्य कविताहरू कलम मतलब व्यक्तित्व पनि होइन त्यस्तो जान्दिनँ म र मेरो दादा अझै पुर्खा चाहिँ साहित्य कविता व्यक्तिको रूपमा हुनुहुन्छ र उहाँहरूले धेरै कृतिहरू कविताहरू सहरू निबन्धहरू लेखेर किताबहरू बनाएको छ